धेरै वर्षहरूमा कृषिको कस्तो परिवर्तन आएको छ भन्दा अब हाम्रो यो पहिलाको हेरी अहिलेको समयमा कृषिमा चाहिँ एकदमै घटेर गएको छ कृषि अब कति जग्गा बाँझो जमिनहरू पडिरहेको छ त्योहरू अब पहिलाको भन्दा चाहिँ अहिले धेरै घटेर गएको छ त्यसको लागि चाहिँ अब हामी सबैजना नै सचेत हुनुपर्यो खेतीबालीको लागि अब कुन समयमा कस्तो खेती लाउने कस्तो समयमा कुन चाहिँ समयमा कुन कुन उब्जनी गर्नुपर्छ त्योहरू एकदमै बुझेर हामीले जानेर परिवर्तन ल्याउने चाहिँ हामीले नै गर्नुपऱ्यो पहिलाको भन्दा अहिले खेती किसानमा एकदमै घटेर गएको छ बिजन बिउ बिजनहरू पनि राम्रोसँग नहुने पहिलाभन्दा अहिले खेतीबारीमा धेरै घटेर गएको छ खेती किसान एकदमै घटेर गएको छ र अहिलेको समयमा चाहिँ एकदमै हामीलाई बिउ बिजनहरू पनि एकदमै राम्रोसँग पाएको छैन त्यो चाहिँ हामीले सरकारबाट एकदमै राम्रो बिउ बिजनको पनि हामीलाई उपलब्ध गराए राम्रो हुने थियो यही हो परम्परागत खेती चाहिँ यस्तै छ हाम्रो